म चाहिँ हिजो राति होइन म मेरो साथीको बर्थ डे पार्टी एटेन गर्नुको लागि गएको थियो होइन र त्यतिखेर चाहिँ एकदम रातो भएको राति भएको थियो होइन र राति भएको कारणले चाहिँ म घरमा पुग्नु एकदम मलाई लेट भएको थियो होइन मैले त्यतिखेर कुनै पनि गाडीहरू पाएको थिएन होइन त्यति र त्यतिखेर रात पनि परिरहेको थियो अनि पानी पनि आसाध्यै परिरहेको थियो होइन अन्त त्यति त्यतिखेर चाहिँ होइन अचानक एउटा टोटो ड्राइभर आइपुग्यो र मलाई भन्यो कहाँ जाने बहिनी भन्यो मैले भने मलाई घर जानु छ मलाई घर होइन नौ बजीको भित्र पुग्नु छ भने मैले र अनि उसले भन्यो आऊ बस् भन्यो होइन अनि म बसे र मलाई घर राति होइन नौ बजीको अगाडि पुऱ्याइदिनु भयो होइन र मलाई एकदम सुरक्षितसँगले पुऱ्याइदिनु भएको थियो होइन सुरक्षितसँगले पुऱ्याइदिनु भएको थियो र म उसलाई एकदम धन्यवाद भन्छु होइन र म नेक्स्ट टाइम उसले ल उसले फेरि मलाई एकदम कम्ती भाडा लिएको थियो र म नेक्स्ट टाइम काहीँ जानु पऱ्यो भने फेरि म उसलाई नै होइन त्यही टोटो ड्राइभरलाई नै बोलाउने छु